म मेरो फ्री टाइममा चाहिँ है

रुमबाट निस्क्यो यता उता गयो बारीहरूतिर गयो साग सब्जीहरू हेऱ्यो पानीहरू हेऱ्यो छ कि छैन यता उता भयो घरमा सघायो त्यही भात तिहुनहरू अब कोही कोही बेला बनाउँछु है अनि अब घरमा अब दौराहरू छैन भने के के चिर्नु पर्ने त्योहरू कामहरू गर्छु अनि फ्री टाइम पाएको बेला म अब त्यस्तै गेमहरू खेल्छु है गेमहरू अब साथी भाइहरूसँग अब गेमहरू खेल्छु त्यही गेम खेल्दा अब त्यो उयो गर्दा मजा आउँछ कोही कोही बेला अब है यसो फ्री टाइम भएको बेला यसो घुम्नु घुम्नु माथि डाँडातिर भयो उयोतिर भयो यसो घुम्नु के के के के बारेमा सोच्नु नयाँ नयाँ कुरा सिक्नु अब मलाई चाहिँ अब त्यस्तो स्टक मार्केट है नेट वर्क मार्केटिङ त्यो अनलाइन चिजहरू चाहिँ अब त्यो प्रायः इन्ट्रेस्ट लाग्छ नि त त्यस त्यो चाहिँ म अब भिडियोहरूतिर अब होइन उयोहरूतिर सिकी बस्छु होइन अब त्यसको बारेमा सोची बस्छु अब होइन त्यही कोडिङहरू के पारा गर्नु पर्ने अब त्यस्तोहरू अहिले त अब कोडिङको लागि त प्रोभेबली अब ल्यापटप चाहिन्छ त्यो त छैन अब फोनबाट अलिक गाह्रै पर्छ गर्नु होइन त्यही अहिले चाहिँ भिडियोहरू हेर्छु त्यस्तोहरू बारेमा के के है अनि टाइम भएको बेला त्यही कोही कोही बेला अब साथीहरूसँग उयोहरूसँग अब फुट बल के के बिटिङहरू खेल्नु जान्छु प्रायः जस्तो चाहिँ म साथीहरूसँग होइन फ्री टाइम हुँदा चाहिँ गेम गेम खेल्छु र अनलाइन गेम होइन युट्युबहरूतिर हेऱ्यो मलाई चाहिँ अब युट्युबतिर गर्ने चाहिँ बहुत उयो छ इच्छा छ होइन अब पहिलादेखिको गर्थे पनि है गर्दैछु पनि आफू टाइम भएको बेला त्यही युट्युबको बारेमा सोच्यो त्यो भिडियोहरू अब गेम्सको भिडियोहरू बनायो त्यो इडिट गऱ्यो फ्री टाइममा इडिट गऱ्यो त्यहाँदेखि अब अप्लोड गर्नु मन लाग्यो भने गर्छु है मन लागेन भने गर्दिनँ फ्री टाइम हुँदा चाहिँ अरू त अब के

घरमा अब यसो सघायो बाउ आमालाई बारीतिर कोही कोही बेला अब बारीहरू फ्री टाइम हुँदा बारीहरू खन्नु जान्छु है बारीहरू खन्यो सब्जीहरू रोप्यो

अनि अब त्यही कोही कोही बेला चाहिँ होइन अब यस्तो फ्री टाइममा त्यो डाँडातिर जाँदा उयोहरू गर्दा त्यो युट्युबमा के के के के नयाँ चिजहरू अब होइन नयाँ नयाँ उयोहरू बारेमा हेर्छु अब सिक्नु खोज्छु त्यस्तै